हेलो योपालि के छ हौ अन्त दसैँ दिवाली प्लान बहिनी भैलीहरू खेल्नु पर्छ है देउसीहरू यसो प्र्याक्टिसहरू गर्दै गर्नु अँ योपालि दसैँमा घरमै मजाले मनाउनु पर्छ नि योपालि पूजाहरू पनि भव्य पाराले ए हुन्छ ओके भैलिनी खेल्नु आउनु ल ए किन हौ कहाँ जानु आँट्यो हौ ए इभेन्ट छ ठिकै छ भयो भने चाहिँ रमाइलो गर्नु पर्छ नि है त्यस्तै हो गाउँ घरमा मजै आउँछ हाम्रो माथिल्लो घरको तुलसी दिदीलाई गराउनु लाउनु पर्छ ल माथिल्लो घरको तुलसी दिदीलाई पनि डान्स गर्नु लाउनु पर्छ ल त्यही त भनेको त डान्सहरू मजाले नात्नु नात्नु भन्नु है त्यो जिउहरू अलिक घटाएर एकदम फिट भएर दुई दुईजनाको दुईजनाको चाहिँ एक्स्ट्रा हुनु पर्छ भनिदिनु कसले चाहिँ भयङ्कर नाच्ने अँ अँ दुईजनाको चाहिँ राखिदिनु पर्छ हौ कसले चाहिँ दामी नाच्दो रहेछ हजार रुपियाँ गरेर फर्स्ट प्राइज चाहिँ हजार रुपियाँ राखिदिनु पर्छ हो एउटै प्राइज मात्रै राखिदिनु पर्छ हजुर हजार रुपियाँ म दिइहाल्छु नि तर डान्स चाहिँ फेरि चारवटा गीतमा चाहिँ नाच्नै पर्यो अब दुईजनाले दु दुईवटा गीतमा चाहिँ नाच्नै पर्छ हजार रुपियाँ जसले अँ हजार रुपियाँ म दिइहाल्छु हो दुईजनालाई चारवटा गीतमा डान्स जसले राम्रो गर्छ फाइनल हुन्छ एउटै प्राइज टिका लाउनु आउनेलाई सबलाई दु दुई सय गरेर सेलरोटी मासुसासुहरू मासु चाहिँ खसीको मात्रै खान्छु नि म अरू खान्दिनँ फेरि खसी सुँगुर हो माछाहरू मन पर्दैन त्यसमा मात्रै मन पर्छ फेरि चिल्लीमा मात्रै मन पर्छ रमहरू खाँदिनँ अन्ली बियर हँ हुन्छ हिटै भए पनि त्यस्तो दु ख पनि गर्नु पर्दैन हिटै भए चलिहाल्छ अँ सिक्किम ब्रान्ड भए पनि चलिहाल्यो त्यस्तो महँगो पनि छुइनँ म सस्तै चलिहाल्छ छवटा जस्तोले त ठिक्क हुन्छ हो रमाइलो आबो त्यो कोसेली अनुसार हुन्छ अँ कस्तो खालको कोसेली लिएर आएको छ त्यही अनुसारले बजेट जान्छ अब एक सयको बियर राखेर अन्त चार सय त दिनु भएन होला हो एक सयको बियर राखेपछि टक्कसितले मिलाएर त्यति त्यति टक्कै ए